म यो गाछ बिरुवाको लागि चाहिँ जुनै पनि ब बिल बिउ पलबिउहरू भयो बिरुवाहरू भयो कति प्रायः म आफै घरमा सिड राखेर उमारेर त्यसलाई बचावट गरेर आफू रोप्छु र उब्रेकोहरू म गाउँघरमा सबैलाई बाँड्छु पनि कति कुराहरू नभएको म अब यता नर्सरीतिरबाट पनि खोजेर ल्याउँछु अनि सिंहकोमा पनि छ बजारमा यहीँ गाउँमै पनि पाइन्छ वल्लो घर पल्लो घर कति कुराहरू सिड उनीहरूले पनि राखेको हुन्छ आफूले पनि किनेर ल्यायो प्रायः प्रायः म घरमै आफ्नो जस्तै सागसब्जीको बिउहरू भयो मुलाको बिउ सागको बिउ सिमीको बिउ सबै कुरा गाछबिरुवाहरू भयो मेवाको बिउ रुख टमाटरको बिउ प्रायः म खोर्सानीको बिउ आफै घरमै सिड राखेर चाहिँ बचावट गरेर त्यसलाई म फेरि अर्को पालि सिड राखेर बिरुवा बनाएर रोपराप गरेर आफूले रोपेर उब्रेकोहरू म गाउँघरलाई पनि म बाँडिदिन्छु जुनै जुनै सिजन सिजनको गाछबिरुवा भयो तुलफुल भयो सबै प्रायः मेरोमै हुन्छ सिड सिमीको भयो जस्ट मस्यामहरूको भयो अनि रुख टमाटर सबैको सिड म प्रायः घरमै राख्छु कति कत कताकति चाहिँ हुँदैन कोही कोही साल चाहिँ मासिन्छ जस्तै पानी बेसी हुँदा मासिन्छ खडेरी बेसी हुँदाखेरि मासिन्छ अन्त त्यति बेला चाहिँ अब म किनेर कताकति खोज्छु फुलको बिजन भयो फुलको मखमली सयपत्री भयो यो अजम्बरी भयो प्रायः प्रायः त्यो घरमै म पनि रोपेर त्यसलाई दुई चार बोट अलगै छुट्याएर राम्रो राम्राहरू अलगै छुट्याएर यो बिउलाई भनेर राख्छु त्यो फेरि आफै सिड राख्योओऱ्यो उमाऱ्यो फेरि आफूले पनि रोप्यो र गाउँघरमा वल्लो घर पल्लो घर कतिले आफ्नो आफन्तलाई त्यसै दिन्छु कतिलाई अब मलाई पैसामा धेरै माग्नेहरूलाई एक दुई पैसा त्यसबाट पनि हुन्छ नि सिडबाट पनि फुलहरू पनि तुलफुलबाट सबै प्रायः प्रायः म सकेसम्म चाहिँ आफै राख्छु राम्रो राम्रो बोटहरू पहिला पहिला फर्स्ट फर्स्टको बिउलाई छुट्ट्याउनुपर्छ काँक्राको भयो खाने कुरामा फलफुलमा करेला भयो सब्जीमा लौका भयो सबै प्रायः म सिड फर्स्ट फलेको चाहिँ राम्रो चाहिँ छानेर चाहिँ सिड राख्नुपर्छ खोर्सानी भयो मस्यामहरू भयो फुलहरू सबै फर्स्ट फर्स्टको चाहिँ राम्रो राम्रो सिड राखेर चाहिँ प्रायः आफै घरमा राख्छु एकातेका कोही कोही कुरा चाहिँ कोही कोही साल मासिन्छ मेरो यस्तै खडेरी बेसी हुँदा कोही साल अब पानी बेसी भयो भने पनि मासिन्छ बर्खे कुराहरू पानी बेसीमा मासिन्छ हिउँदे कुरा अब पानी नपुगेर मासिन्छ कोही कोही बेला सिड चाहिँ नभएदेखि चाहिँ प्रायः प्रायः मेवाहरू म आफै घरमै उमार्छु सिड राखेर त्यो आफू बाँडिदिन्छु आफू पनि रोप्छु रुख टमाटरको बिरुवाहरू आफै सिड राख्छु घरमै रोप्योओऱ्यो त्यो चाहिँ कोही कोही चाहिँ एकदमै प्रायः जोगाउन साह्रो पर्ने चाहिँ मेवा र यो रुख टमाटरहरू खाने टमाटरहरू पनि प्रायः घरमै राम्रो राम्रो र सिडहरू बारेमा चाहिँ सबै प्रायः फर्स्ट राम्रो छानेर राख्नुपर्छ र त्यो फेरि अर्को पालिलाई राम्रो भएर बोटहरू आउँछ र त्यसले फल पनि राम्रो खाल दिन्छ जुनै कुरा पनि फर्स्टमा राम्रो ठुलो मजाको किरा नलागेको सफा सलक्कै त्यस्तो राख्नुपर्छ सिड जेसुकै राख्दाखेरि सबै बिरुवाहरू बिग्रेर जान्छ त्यसले फल राम्रो दिँदैन र राम्रै सिड राख्नुपर्छ र त्यसले सबै कुरा फल राम्रो दिएर आउँछ र सिडको लागि चाहिँ एकदमै राम्रो छानेर राख्नुपर्छ र किरा लागेको हुँदैन खोँडेखाँडे काङ्टाङ कुङ्टुङ त्यो कुनै पनि राम्रो हुँदैन सिड राख्नमा चाहिँ सिड चाहिँ एकदमै राम्रो छानेर राख्नुपर्छ र अहिले आउने नानीहरूले अब सिड कसरी राख्नु त्योहरू जरुरी छ है सिकाउनु पनि र सिक्नुले पनि जरुरी छ